हाम्रो गाउँ बस्तीमा चाहिँ हाम्रो हाम्रो बजार एरियामा चाहिँ होमस्टेहरू थुप्रो होमस्टेहरू पाइन्छन् अनि थुप्रै होमस्टेहरू चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट विभिन्न खालका होमस्टेहरू छन् अनि ट्रेडिसन्स नि अलग अलग हुन्छन् अनि खानाहरू पनि अलग अलग पाइने गर्छन् अनि यो होमस्टेमा चाहिँ टुरिस्टहरू पुरा आउने गर्छन् प्रायः विन्टर सिजनमा आउने गर्छन् टुरिस्टहरू अनि उनीहरू डल्लै एरिया होमस्टेहरू घुम्छन् हेर्छन् र रमाइलो गर्छन्